भारत अथवा राज्यमा जानै पर्ने ठाउँहरू चाहिँ मलाई चाहिँ तीर्थ यात्रा जस्तै लाग्छ जस्तै केदारनाथ भयो बद्रीनाथ भयो अब आफ्नो स्पिरिच्युअल कनेक्ट कनेक्सन पनि हुन्छ भगवानसँग अब शान्तिहरू शान्त प्राप्त गर्छ आफूलाई राम्रो पनि हुन्छ त्यही लागि मलाई त्यहाँ जान मन लागिरहेको छ अनि अर्को भयो तपाईँलाई यदि घुम्नुहरू जानु मन छ भने चाहिँ यो साउथतिर गए हुन्छ साउथको कन्याकुमारी होइन केरल कोस्टहरूतिर त्यहाँको समुद्रहरू हेर्न घुम्न अनि यो तपाईँलाई अब नेचरसँग अलिकति कनेक कनेक्टेड फिल गर्नुहुन्छ भने सिनेयरीहरू मन पर्छ भने हो यो हाम्रै वेस्ट बेङ्गलमा वेस्ट बेङ्गलको हिल्सहरू दार्जिलिङ भयो दार्जिलिङभित्र पनि अब ठुल्ठुलो मजा मजाको जङ्गलहरू छ भ्यु पोइन्टहरू छ होइन त्योहरू हेर्न पनि सक्नुहुन्छ हो फल्सहरू छ अब गाउँ बस्तीको मान्छेहरू कसरी बस्छ त्योहरू तपाईँहरूले हेर्नु सक्नुहुन्छ र अर्को चाहिँ तपाईँहरू अब ट्रिपहरूतिर जानु छ भने ट्रेकिङहरूतिर जानु छ भने चाहिँ तपाईँहरू सन्दकपुर हो फालुटहरू जाँदा हुन्छ त्यहाँ चाहिँ एकदमै राम्रो सिनेरीहरू देख्छ त्यहाँबाट चाहिँ अनि आफूलाई एडभेन्चर लभिङ हो भने चाहिँ तपाईँहरू जानै पर्छ सन्दकपुर चाहिँ